मैले ग्राहकहरूबाट धेरै राम्रो प्रतिक्रिया पाएको छु र मैले धेरैलाई नै हातले बनाएर लुगा उपहार पनि दिएको छु र यस कामबारे चाहिँ धेरैले मलाई प्रोत्साहन पनि गर्नुहुन्छ